अब हामी गाउँमा त अब यस्तो ओजन ओजन बढाउनु भनेको मतलब अलिकति हेल्दी हुनु हो अलिकति हष्टपुष्ट हुनु अब त्यसको लागि त के स्वस्थ खाना खानुपऱ्यो अब यहीँ गाउँमै उमारेको सागसब्जी होइन यस्तो अन्नहरू खायो भने चाहिँ मान्छेको ओजनहरू पनि बढ्छ साथसाथै उनीहरू स्वस्थ पनि हुन्छ हेल्दी हुन्छ त्यस्तै लाग्छ मलाई चाहिँ